सर्वप्रथम मैले चाहिँ आफ्नो फोटोहरूलाई सोसियल मिडियामा पोस्ट गर्छु अनि त्यो सोसियल मिडिया चाहिँ हो मेरो

केही समयको लागि त मैले वाट्सएपमा उयो गर्छु अपलोड अपलोड होइन स्टेटसहरू हाल्छु अनि मेरो हाल्नुको मेरो हाल्नुको ठुलो मेरो मतलब हाल्नुको मुख्य भूमिका चाहिँ यो हो कि जस्तो कि मैले अहिले त्यसमा अपलोड गऱ्यो भने फर्स्ट अफ् अल त मेरो आफ्नो मोबाइल स्टोरेजबाट मैले त्यसलाई हटाएर त्यहाँ अपलोड गर्छु ताकि त्यो पुरानो फ्युचरसम्म नै बसिरहोस् भनेर अनि जस्तो कि मान्छेको कतिवटा हबिजहरू हुन्छ लाइक त्यो राम्रो जस्तै मैले सपोज मैले कुनै नयाँ फोटो खिचेछ अरे हो त्यो फोटो राम्रो भएको छ कि छैन त्यो जस्ट एउटा देखाउनुको लागि पनि मान्छेले अपलोड गर्छ त मैले पनि त्यही त्यसरी नै मैले पनि आफ्नो सोसियल मिडियामा त्यो फोटो अपलोड गर्छु अनि कतिवटा लाइकहरू आयो भने त्यसमा मलाई खुसी लाग्छ नि त आएन भने म के हुन्छ त्यो मेरो फोटो एउटा एउटा डकुमेन्ट्स टाइप भएर त्यहाँ पोस्ट हुन्छ अनि त्यो फोटो जस्तो कि मैले यस अब यस पालि मैले कुनै फोटो अपलोड गरेको छ भने त्यसलाई मैले दुई तिन वर्ष बाद फेरि हेर्दाखेरि मलाई मेरो जुन पास्टमा भएको जुन त्यो फोटोको फोटो खिच्दाखेरि जुन समय बितेको थियो हौ त्यो पलहरूलाई मलाई फेरि दोबारा याद आउँछ त त्यस्तो त्यस्तो क्रममा मलाई धेरै खुसी पनि लाग्छ है अनि जस्तो कि मैले यहाँ अपलोड गरेको छ भने मेरो दुर दुर जस्तो कि जत्तिकै टाढटाढो मेरो रिलेटिभहरू मेरो आफन्तहरू छ उहाँले पनि हेर्छन् त्यो फोटोलाई अनि लाइक मेरो त्यो फोटोको जरिया नै उनीहरूलाई पनि मेरो आफ्नो रिपोर्ट

अनि फोटोहरू विशेष गरेर फोटो अपलोड गर्नुको त त्यही नै हो कारण कि आफ्नो फोटो सोसियल मिडियामा लगायो त कतिवटा अब एक्टर्सहरू जो सेलिब्रेटीहरू हुन्छ भाइरल भएर उनीहरूले आफ्नो फोटो अपलोड गरेको हुन्छ त्यस्तै लाइक आफू पनि सेलिब्रेटी नभए पनि उनीहरूको जस्तै बनिने इच्छा राखेर चाहिँ आफूले अपलोड गर्छु अनि हामीले चाहिँ सोसियल मिडियामा फोटो लगाउनुको मुख्य कारण चाहिँ यस्तै छ कि मैले जसरी मेरो फोटो अपलोड गर्छु त मेरो परिवारले पनि मेरो परिवार साथमा मैले मेरो फोटो अपलोड गर्छु अनि परिवारको सबै सदस्यहरूले पनि भन्छन् कि अँ यस्तो फोटोमा तँ कस्तो देखिएको छस् के देखिएको छ कमेन्ट गर्नुहुन्छ राम्रो देखिएको छ भने राम्रो देखिएको छ भन्छ त्यो जत्ति भन्छ आफूलाई पनि खुसी लाग्छ त्यो कतिपय लाइक मेरो हबी हबी पनि हो